प्रिया आलिक बोल्नु भएको ए ए हजुर मेरो चाहिँ बिमार थियो कि त्यो अस्तिको तपाईँले जुन भन्नुभएको थियो नि ए त्यो विषयमा अन्त मलाई चाहिँ अहिले खानै रुच्दैन डाइजेसै हुँदैन खाना खाएपछि हो अन्त त्यसको लागि मैले तपाईँले दिनु भएको दबाईहरू पनि टाइम टाइममा लिन्छु तर पनि ए जाति भएको जस्तो लागेको छैन हौ खानाहरू चाहिँ भात दालहरूई खानु तपाईँले जुन नखानु भनेको चिजहरू चाहिँ खाएको छुइनँ हो अन्त त्यो जुन खा खाने चाहिँ खाने आफूलाई रुच्ने चाहिँ खाँदैछु अन्त त्यो त्यो बिमार अन्त एउटा चाहिँ उयो तपाईँले त्यो जुन महिनावारीको पिरियडको मैले भनेको थिएँ नि तपाईँलाई त्यो पनि मेरो महिनाको भएको छैन हौ त्यसको लागि दबाईहरू हजुर त्यसमा पनि मैले दबाई लिनुपर्छ महिनावारीको हुँदाखेरि पनि अहिले हजुर अलिक ठिक भएको छ अहिले त्यो चाहिँ त्यो तपाईँले दबाई टाइम टाइममा लिनु हुनु तपाईँले दिएको दबाईहरू त टाइम टाइममा लिँदैछु यो ग्यासको चाहिँ अलिक प्रोब्लम भएको छ हौ हजुर अन्त म अस्ति पनि आएको थिएँ चेकअपमा त्यतिबेला पनि डक्टर भेटेन हो अन्त अब चाहिँ कति तारिक आउनुपर्छ होला दस तारिक

अन् त्यो महिनावारीको लागि पनि दबाई खाँदा हुन्छ हुँदाखेरि पिरियड हुँदाखेरि नहुँदाखेरि खाने हजुर हजुर त्यसमा पनि मलाई हजुर सुन्निएको जस्तो लाग्दैछ यहाँ कम्ती त्यहाँदेखि चिसो लाग्यो भने चाहिँ सुन्निन्छ खुट्टा चाहिँ हजुर हजुर ए हजुर नुन र तातो पानीले नि ए हजुर अहिले चाहिँ मेरो नर्मलै छ प्रेसर हजुर हजुर खान्छु नि तपाईँले जुन हजुर हजुर खाएको छुइनँ हजुर त्यो त खाएको छुइनँ तपाईँले लेख् ए हुन्छ हुन्छ म दस तारिक आउनु है ए हुन्छ ल दस तारिक आउँछु नि कति बजी आउनु टाइम ए दस बजी हुन्छ हुन्छ